कालिम्पोङ जिल्लामा कालिम्पोङ जिल्लामा मुख्य कृषि उत्पादनहरू चाहिँ त्यही हुन्छ विशेष खेतीहरूमा भने कुच्चोहरूको हुन्छ अलैँची अदुवाहरू एकदमै धेरै मात्रामा हुन्छ कालिम्पोङ जिल्लामा चाहिँ विशेष मेन यहाँको क्यास क्रपहरू नै भनौँ न यिनीहरू हुन्छ कुच्चोहरू चाहिँ अब एकदमै प्रायः मानिसहरूले नै गर्छ यही चिजहरूमा नै प्रायः मानिसहरू आफ्नो जीविका निर्वाह गर्ने गर्छ उत्पादकहरू नै यही छ र धानहरूको खेतीहरू पनि गर्ने गर्दछ है र यही खेतीहरूमा नै आफ्नो मानिसहरू चाहिँ आफ्नो जीविका जीविका चलाइरहेका छन् र उत्पादन चाहिँ खेतीबारीहरू नै गर्छन् र चलनहरूमा चाहिँ देख्नमा चाहिँ कुनै पनि त्यस्तो टेक्नोलोजीहरू त छैन जति पनि पहिलादेखि गरिएको खेतीहरू गर्दाखेरि गाईगोरु गोरुहरूलाई चलाएर गोरुहरू र हलहरू जोतेर मकै के अरे कोदालीहरूले खनेर हँसियाहरूले फाँडेर गर्ने जुन चाहिँ चलनहरू छ त्यही चलनहरूले नै गर्ने गर्ने गर्छ र विशेष त्यस्तो केही टेक्नोलोजी त छैन जति पनि घरमा पालिने पशुहरूलाई नै त्यस्तै खालको चलनहरू गरेर नै उनीहरू अब हाम्रो खेतीहरू गर्ने गर्छ र उत्पादन चाहिँ त्यही हो कुच्चो अलैँची विशेष चाहिँ मेन क्यास क्रपै त्यही रहेछ कुच्चो अलैँची अदुवा र अन्य चाहिँ धान खेतीहरू गर्ने गर्छ र त्यही चिजहरू नै उत्पादन गर्ने गर्छ